हेलो यो पूर्णी रेस्टुरेन्ट पऱ्यो केही समयअघि मैले हजुरको रेस्टुरेन्टबाट खाना र चाउमिन मैले मगाएको थिएँ र त्यो समय मैले एक दुईवटा सामान मगाउनु भुलेछु यदि प्याकिङ भइसकेको छैन भने कृपा गरेर त्यहाँ हजुरको रेस्टुरेन्टमा उपलब्ध भएका ससहरू के कति छन् त्यो सबै ससहरू के के छन् होला मलाई कृपा गरेर बताइदिनु सक्नुहुन्छ ज्यू ज्यू मलाई चिल्ली सस र टमेटो सस चाहिँ पेकेटमा ठिकठिकैको लगाएर पठाइदिनु होस् र सोया सस चाहिँ अलिकति अमिलो हुन्छन् त्यसैले त्यसलाई नपठाई दिनुहोस् अनि केही छुर्पीको अचारहरू त्यस्तो केही पिरो चिजहरू छन् अचारहरू यदि हजुरहरूको रेस्टुरेन्टमा उपलब्ध छ भने त्यो पनि हजुरले पठाइदिनु होस् न है हालेर र म माफी चाहन्छु पुन हजुरलाई यसरी कल गरेर आफ्नो मगाएको चिजहरूमा थप कुरा अनि चिजहरू थप्न लगाएकोमा म एकदमै क्षमाप्रार्थी छु कृपा गरेर त्यो मैले पुन थपेको कुरा र सम सामान चिजहरू त्यो एउटै प्याकेटमा प्याक गरेर पठाइदिनु होस् न है